हाम्रो बजारमा चाहिँ सेन्ट्रल ब्याङ्क छ त्यहाँ चाहिँ अब काम गरेकोहरूले त्यहाँ पैसा राख्छ पैसा निकाल्छ त्यहाँ कामहरू गरेकोले पैसा निकाल्छ आर्थिक विकास हुन्छ त्यहाँ पैसा निकाल्छ राख्छ काम गरेको कमानहरूको पैसाहरू अलिअलि जम्मा गरेर त्यहीँ राख्छ कोही बेला साह्रो गाह्रो पऱ्यो भने त्यहीँबाट निकाल्छौँ